मेरो भविष्यमा मेरो करियर सम्पूर्ण एउटा सोसाइटीको लागि नै मेले नै एउटा सोसियल वर्क गर्न सोचेको छु तर फर्स्ट के छ भन्दाखेरि पोलिटिकल इज द फर्स्ट फर सोसियल वर्क सो एउटा पोल्टिको पोलिटिक्सको माध्यममा एउटा सोसियल वर्क गर्ने इच्छा त छ त्यसैकारणले गर्दाखेरि आजसम्म जति पनि मान् मान्छेहरूले जति पनि सोसाइटीहरूले दु खहरू पाइरहेको छ एउटा पोलिटिकल्ली लेबल थ्रुबाट नै दु ख नै पाइरहेको छ हरेक जग्गा हेर्छु हरेक रुरल एरिया हेर्छु जो हरेक म्युनिसिपालिटी एरिया हेर्छु हरेक जग्गामा दु ख दु ख दु ख भएको कारणले गर्दाखेरि अनइम्प्लोइमेन्ट बढेको कारणले गर्दाखेरि अब कतिवटा चिजमा नेक्लिजेन्सी गरेकोहरूलाई नेक्लिजेन्सी भएको कारणले गर्दाखेरि यहाँ धेरैभन्दा पनि धेरै दु ख हामी यहाँको रेसिडेन्टले भोग्नु परिरहेकै छ त्यसैकारणले एउटा फर्स्ट फर्म अफ फर्स्ट फर्म अफ सोसियल इज पोलिटिक्स पोलिटिक्समा हामी जे पनि गर्न सक्छ जसमा हामीले कोठादेखि लिएर देखि लिएर हामी हाम्रो भविष्यलाई साकार बनाउने सक्सेसकै कारणले मेरो फर्स्ट फर्म नै एउटामा के लाग्छ करियर बनाउने चाहिँ एउटा पोलिटिक्सभित्र पसेर पोलिटिकल्ली नै म दार्जिलिङलाई चेन्ज गर्नु एउटा जग्गालाई एउटा रिजनलाई नै अपरेट गरेर आउने फ्युचर फ्युचरको हरेक जेनरेसनलाई अगाडि बढाउनु चाहन्छु